अब गल्ती त मान्छे हो होइन गरिन्छ गल्ती भएको पनि छ मेरो ठुलो गल्ती पनि भएको कस्तो गल्ती भन्दाखेरि अब हामी पढालेखा पढिलेखी स्कुल कलेज सकेपछि त अब पैसा कमाउने धुनमा नै हुन्छौँ त पैसा कमाएपछि आफ्नो जीवन धान्ने सुखीसँगले बस्ने होइन त्यही पाराले म एक खेप फरेन पनि गएँ दुई तिनवटा देशहरू बसेँ कमाएर पनि आएँ कमाएर आएँ त्यहाँबाट फेरि त्योभन्दा धेर कमाउने लोभले चाहिँ फेरि एउटा नर्वे भन्ने देशको लागि चाहिँ भिजाको लागि त मैले अब कमाएको पैसा डल्लै हालेँ होइन दस बाह्र लाख त्यहाँबाट त डुब्यो अब त्यो फटाहा रहेछ त्यो फ्रड रहेछ होइन त्यो हामीलाई अब त्यो काममा उ के भन्छ नर्वे लाने त्यहाँबाट त जिरोमा आयो नि सब पैसा त सकियो भएको जति पैसा सबै सकियो अन्त के गर्नु त अब फेरि अब जिरोमा आयो भनेर अब किन अलिकति भए पनि पढालेखा भएकोले गर्दा होला हौ मनमा मन त एउटा दह्रिलो क्या हौ अब हाम्रो हैट पैसा रुपियाँ केही पनि होइन भन्ने ध्येयले त त्यहाँबाट फेरि सुरू गरियो त्यहाँबाट बादमा आएर पैसा सबै सकिएको थियो होइन नानीहरू भयो बिहा गरेँ त्यहाँबाट फेरि सुरु गरेँ त्यहाँबाट बिस्तारै यो टुरिज्मलाई लिएर मैले अघि बढ्नु थालेँ त्यहाँबाट पनि त्यो डुबेको त पैसा सबै अब रिकभर भयो बिस्तारै भन्नुको मतलब चाहिँ मान्छेले हरेस चाहिँ खानु नहुने रहेछ मेरो साथीहरूले देख्दा मलाई यसो भन्छ अब छ नि धनी धनी केटाहरू साथीहरू नोकरीवालाहरू दारहरू तिनीहरू भन्थे तँ जस्तो डुबेको भए त हामी सुसाइड गर्थ्यौँ नि हौ भनेर भन्थे तर तेरोमा त त्यो हिम्मत रहेछ होइन तँ लडेको लडेर पनि उठिस् होइन अब त लड्नु सक्दैन होला त हतपत भन्ने यस्तो खालको त्यो चाहिँ ठुलो जिन्दगीको ठुलो अब गल्ती हो मेरो